आफ्नो गाउँ ठाउँभन्दा बाहिर यात्रा गर्दा सामना गरेका मेरा समस्या अप्ठ्याराहरू हुन् जब गाडीतिर केही मिन मिन्स थुप्रै मान्छे विभिन्न किसिमका मान्छेहरू हुन्छन् तब त्यहाँ रा बस्न अलिक गाह्रो नै पर्छ किनभने नचिनेको मान्छेसँग झट्पट बोल्न सकिँदैन अनि त्यही अप्ठ्याराहरू मेरा हुन् जो कि मैले यात्रा गर्दा सामना गरेका कुरा